ए हजुर भन्नुहोस् न बहिनी हजुर हजुर बोल्दैछु हजुर भन्नुहोस् न हजुर हजुर ए केको लागि होला बहिनी केको लागि चाहिएको ए अँ अहिले त फ्री छौँ कहिलेको लागि हो बहिनी

ए अच्छा अच्छा हजुर हजुर

हजुर हजुर ग्रुप छ नि हाम्रो ग्रुप छ हजार ग्रुप छ हो राम्रो अहिलेसम्म त रेस्पोन्स अहिले त सबैकोबाट राम्रै नै आउँदैछ हाम्रो फोटो उसको हो हुन्छ आइतबार है भने आइतबार र कहिले शनिबार आइतबार दुई दिनको लागि कि आइतबार खालि हो

हामी त एकदमै मज्जाले अब सबै गरेर बाहिर गार्डनहरूतिर गएर सबैतिर गर्छौँ त त दिनको दस हजार छ दुई दिन गर्नुभयो भने बिस हजार अलिक त मिलिहाल्छ नि बहिनी त्यो त गाउँ घरमा मिलिहाल्छ अँ अँ अँ ड्रोनबाट अनि फेरि हाम्रो यो जस्तै बोटानिकल गार्डनहरू भयो होइन माथि स्ट्रबेरी भयो चौरस्ताहरू भयो त्यतातिर पनि गर्छौँ त्यताा पनि गर्छौँ अँ राम्रो छ नि राम्रो छ एकदमै राम्रो छ अनि फेरि हामी यो के हरे मगनीको होइन भात खुवाइहरू अनि अब थुप्रै अबो धेरै किसिमको छ नि सबैमा गर्छौँ हामी हजुर सबैमा गर्छौँ कि अनि त्यसले गर्दाखेरि चाहिँ हजुर राम्रो छ अब तपाईँहरूले सुन्नुभएको रहेछ धन्यवाद है अब ठिकै छ अब दस दस हो खास चाहिँ म मिलाइदिन्छु नि तपाईँलाई अब शनिबार आइतबार चाहिन्छ कि आइतबार मात्रै हो तपाईँले मलाई फोन गरेर नि भन्नुहोस् न ल हुन्छ मिलिहाल्छ नि बहिनी त्यो त अँ अँ हुन्छ अँ अँ अँ एडभान्स त अलिकति दिनु पर्छ बहिनी फेरि त्यो फोटोग्राफरहरूलाई यसो दिनुपऱ्यो हो र एडभान्स चाहिँ अलिकति दिनु न ल कति मिल्छ मिलाउँछु मिलाउँछु सबैभन्दा हुन्छ हुन्छ दुई दिनको लागि हुन्छ हुन्छ हुन्छ हुन्छ मलाई एकदमै कन्फर्म गरेर मलाई फोन गरिहाल्नु न ल

अँ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ थ्याङ्कयू